मलाई मनपर्ने नेपाली चलचित्रका चाहिँ आफ्नै नेपाली आफ्नै दाजु हो उ चाहिँ हो दयाहाङ राई अब उसलाई मैले बाइचान्स भेटेँ भने चाहिँ अब केही सोध्नु चाहन्छु भन्दाखेरि चाहिँ फर्स्टमा चाहिँ उसको अब कस्तो छ अब हालचालहरू होइन सब ठिकठाक छ भनेर सोध्छु अन्त नेक्स्टमा चाहिँ अब मलाई पहिलादेखि सोध्नु मनपरेको कुरा अब उसले पर्सनल स्ट्रगल चाहिँ के के गऱ्यो फिल्मको इन्डस्ट्रीमा पस्नुभन्दा अगाडि होइन र अब कसरी अन्त नेचरल एक्टिङ त्यस्तो दामी मज्जाले होइन कस्तो मिठो बोल्ने त्यसरी चाहिँ कसरी चाहिँ अब बोल्नुहुन्छ तपाईँ भनेर चाहिँ सोध्नु चाहन्छु